हाम्रो जिल्लामा छ उयोहरू आश्रमहरू पनि छ आश्रम पनि छ र हो होम्सहरू पनि छ नानीहरू पनि त्यहाँ पनि राख्छन् आश्रमहरू जस्तो छ वृद्ध आश्रम पनि छ सबै छेउ छेउमा छ सबै देखिन्छ गरिराखेका छन् त्यो सबै छ त्यसको लागि अर्को बन्जाराहरू चाहिँ हाम्रो यतातिर चाहिँ छैन हो बाहिर निस्कँदा मार्केट जाँदा भयो बाटोतिर त्यतातिर देखिन्छ नजर आइरहेको हुन्छ र तिनीहरूको बेसी नै बढिराखेको छ जस्तो दार्जिलिङ मोड्को उता भयो त्यतापट्टि छन् त्यता बसिराखेका छन् दुई एउटा घर हुन्छ दुइवटा घर बढिराखेका छन् र भइराखेको छ